अँ गुड मर्निङ ए हजुर हजुर हजुर हजुर हुन्छ त होइन अँ गरौँ गरौँ गर्नुपर्छ कि त्यही त अब उयसमा त्यसको प्रोग्रामहरू पहिला बनाउनुपऱ्यो फ्लाग होस्टिङहरूदेखि लिएर अब नानीहरूलाई चाहिँ नि त प्रिपेरेसन गराउनुपऱ्यो राष्ट्रिय गीत राष्ट्रिय गान दुईवटै गराउनुपर्छ त्यस पछाडि परेडहरू ड्रविङभन्दा परेडहरू गराएर त्यो दिन चाहिँ अलिक उयो हुन्छ नि त के अरे ड्राई सिजन हुन्छ सुक्खा दिन हुन्छ बरू त्योभन्दा स्पोर्ट्स गरायो भने राम्रो होइन

त्यो फेरि एउटा मिटिङ गरौँ न ल मिटिङ गरेर हुन्छ